हाम्रो क्षेत्रमा चाहिँ वार्षिक मेला चाहिँ दसैँ र तिहारको छेकमा दसैँ भन्दाखेरि पनि दसैँ सकेर चाहिँ तिहार आउन अघि र तिहारको छेकमा चाहिँ बार्षिक मेला लाग्छ र त्यो चाहिँ हामीभन्दा अलिकिति टाडो हाम्रो बजार पर्ने एरिया कर्सियङ बजारमा चाहिँ लाग्छ र म सानो छँदाको सम्झनाहरू भन्नु पर्दाखेरि चाहिँ के छ भने चाहिँ त्यहाँनेर एकपल्ट त्यही विभिन्न थरीका खेल खेल्ने कुराहरू के हरे यो रोटेपिङहरू कलमबसहरू त्यही खेलेकोहरू चाहिँ मलाई सम्झना छ त्यही कुराहरूको अन्तखेरि मेन सम्झना चाहिँ मलाई के छ भने त्यो सान्सानो कुराहरू किनेको जस्तै चस्माहरू किनेको त्यस्तोहरू चाहिँ मलाई सम्झना छ अन्तखेरि त्यो कलमबसहरू खेल्दाखेरि चाहिँ मैले त्यो कलमबसलाई चाहिँ जहाज जस्तै सोचेको थिएँ र टाइटनिक भनेर भनेको थिएँ त्यो जहाजलाई त्यही सम्झनाहरू चाहिँ छ